हामीले कालेबुङ जिल्लामा यातायात गर्नुको लागि चाहिँ सिलगढीबाट आउनुपर्यो भने ममता बस छ एउटा प्राइभेट बस छ त्यसरी नै हामी यता सिलगढीदेखि दा कालिम्पोङ आउन सक्छौँ कालिम्पोङदेखि सिलगढी जान सक्छौँ बसमा हामी गाउँ घरतिर जानुपर्यो भने प्राइभेट भ्यानहरू छ पक्रनुपर्छ हामीले प्राइभेट भ्यानतिर यातायात गर्छौँ अन्त अलिक यहाँतिर हवाईजहाज कुद्दैन ट्रेन छैन यसरी नै हामीले कि त बस पक्रनु पर्यो प्राइभेट बस कि त स्टेट बस नभएदेखि हामीले प्राइभेट बोलेरोहरू पर पक्रनु पर्यो नभएदेखि गाउँघरको लागि हामीले टेक्सी नै पक्रनु पर्छ यस्तै छ हाम्रो यता